मर्चा चाहिँ अब चामलको बनिन्छ होइन अन्तखेरि जङ्गलमा एउटा रुख हुन्छ त्यो रुखको मुनि चाहिँ जरा हुन्छ हो जरा हुन्छ त्यो जरा चाहिँ तरुलजस्तो फलेको हुन्छ मर्चाको खास दवाई चाहिँ अन्त चामल चाहिँ कुटेर होइन धोएर मजाले धोएर कुटेर मजाले कुटेर मजाले मसिनो चाल्नीमा चालेर चाहिँ त्यहाँदेखि त्यसमै मर्चाको त्यो ज जरा हुन्छ जुन चाहिँ त्यो जरा पनि त्यो चामलमै कुट्नुपर्छ होइन अन्त त्यसमा उनिउँ हुन्छ ठाडे उनिउँ भन्छ त्यो ठाडे उनिउँ त होइन हौ त्यो के भन्छ भुसभुसे खाल्को उनिउँ हुन्छ एउटा पहेँलो खालको उनिउँ त्यो उनिउँको टुप्पा पनि हाल्नुपर्छ होइन अन्त त्यो सानो बडे अदुवा सानो बडे खोर्सानी पनि हाल्नुपर्छ अन्तखेरि त्यसलाई चाहिँ चामलसँगै मजाले कुटेर चाहिँ चालेर चाहिँ राख्नुपर्छ होइन त्यहाँदेखि चाहिँ त्यसलाई आँटा मुछेको जस्तै पाराले मुछ्नु पर्छ त्यहाँदेखि त्यो चामल त्यो दवाईहरू हालेको चामललाई आँटा मुछेको जस्तो मुछ्यो त्यहाँदेखि चाहिँ रोटी बनाउँदाखेरि यत्रो गोलो गोलो बनाउँछ नि त्यस्तै गोलो गोलो खालको बनाएर चाहिँ अलिकति थिचेर भारमाथि जहाँ मुनि आगो बालेको हुन्छ आगो बालेको माथि चाहिँ भारमाथि चाहिँ उनिउँ मज्जाले छाप्नुपर्छ त्यो उनिउँमाथि चैँ ठ्याप ठ्याप ठ्याप ठ्याप राख्नुपर्छ होइन तिन दिनसम्म त्यहाँ राखेपछि चाहिँ त्यहाँदेखि मग् मग् मग् वास्ना आउनु थाल्छ त्यसको हैन गुलियो खाल्को वास्ना आउनु थाल्छ त्यतिबेला चाहिँ अब मर्च उठेछ भनेर बुझ्नुपऱ्यो मर्चा उठ्यो भनेपछि चाहिँ त्यहाँदेखि त्यो मर्चालाई निकालेर घाम लागेको छ भने घाममा सुकाउनु पऱ्यो मजाले सुक्नेगरी होइन भने चाहिँ त्यो मर्चलाई त्यहीँ छोड्दिनु पर्छ आगोमै सुकाउनु पर्छ अब बर्खाको टाइममा त आइले त हामी आगोमै सुकाउँदैछौँ होइन र अब पछि अब सुक्खा सिजनमा चाहिँ भारमा उठिसकेपछि हामी अलि छिटोको लागि चाहिँ घाममा पनि सुकाउँछौँ हो त्यसरी बनाउँछ मर्चा चाहिँ